दाजु मैले हिजो तपाईँलाई गाडी बुक गरेको थिएँ नि ऊ बैनी बोलेको हो हामी यहाँ हेर्नु होस् त फाटकमा उभिएको यत्रो घन्टा भइसक्यो तपाईँहरूको त्यो ड्राइभरले फोन ट्याक्कै उठाइदिएन हामी यहाँनिर हामी अब यङ्हरू मात्रै छैन बाजे बोजूहरू पनि छ पुरा छ हो हामी घुम्नु जाऊँ भनेर तपाईँको गा गाडी बुक गरेको हो त्यही भएर चाहिँ अब त्यही भएर चाहिँ तपाईँको गाडी बुक गरेको थियो होइन राम्रो लागेर तपाईँहरूको अब ड्राइभर राम्रो छ अब यता नसा पानी केही न गरेर राम्रो कुदाउँछ भनेर गरेको थियो तर हेर्नु होस् त यत्रो ढिलो गरिसक्यो हामी यहाँ उभिएको एक घण्टा भइसक्यो एक घण्टा बेसी नै भइसक्यो त्यो ड्राइभरलाई कति फोन गर्यो हामीले त्यो ड्राइभरले फोन उठाएन त्यही भएर चाहिँ तपाईँलाई गर्दैछु कल हो तपाईँकोमा त्यो ड्राइभरको नम्बर छ भने एक पल्ट कल गरेर भनिदिनु होस् न के हो कसो हो कति बेला आइपुग्छ हामीलाई कति यहाँनिर अब उभिँदा उभिँदा खुट्टा दुखिसक्यो हाम्रो यहाँनिर बोजूहरूलाई कहाँ राख्नु के गर्नु जाडोमा यस्तो खा यस्तो खाले अब भइरहेछ हामीलाई अब फर्किनु पनि पर्छ त्यहाँ गएर हामी त्यहाँ बस्ने होइन होटेलतिर बस्ने होइन फर्किनु पनि पर्छ बाटो के हो कसो हो तपाईँलाई त थाहै छ अहिलेको स्थिति के भइरहेछ होइन अन्त त्यहाँदेखिको चाहिँ नभए चाहिँ हामी तपाईँको गाडी क्यान्सल गर्छौँ हामीले तपाईँलाई अब एडभान्स पनि दिइसकेको छ हो अन्त हामी चाहिँ अब तपाईँको ड्राइभरले फोन ट्याक्कै नउठाउँदा चाहिँ अब हामी गाडी क्यान्सल गरेर चाहिँ हामी अर्को गाडीमा जान्छ त्यही भएर हामीलाई त्यो एडभान्स तपाईँले फर्काउनु सक्नु हुन्छ वा त फर्काउन सक्नु हुँदैन भने चाहिँ तपाईँले एक पल्ट त्यो ड्राइभरलाई फोन गरेर हामीलाई हामी यहाँ दस माइल फाटकमा उभिरहेको छ भनिदिनु होस् ल